बगैँचामा फलको फलफुलहरू चाहिँ म चाहिँ कतिपय चाहिँ अब टिपेर धेरै फलेको छ भने चाहिँ अब टिपेर बेच्ने पनि गर्छु बजारहरूतिर लाने गर्छु आफै अब व्यपार गर्छु अनि आफै टिपेर चाहिँ म बजारतिर बसेर बेच्ने गर्छु अनि बसेर बेच्ने गर्छु अनि त्यही बगैँचामा फलेको जत्ति पनि अब मैले लगाएको अब करेला भयो अनि लौकाहरू भयो इस्कुसहरू भयो होइन अनि धेरै फलफुलहरू यस्ता हुन्छन् अनि तिनीहरू चाहिँ म टिप्छु अनि टिपेर चाहिँ अब हप्तामा हप्तामा एकपल्टहरू टिप्छु कोही बेला दुईपल्ट टिप्नुपर्छ अनि त्यो फलफुलहरू चाहिँ म अब खोर्सानीहरू भयो अनि यस्तै थुप्रो फलफुलहरू छन् कोही अम्बक भयो अनि अम्बक त्यहाँदेखि ठुलो खालके उयो पनि हुन्छ के भन्छ ठुलो खालके अम्बक त्यो उ यो के भन्छ तिनीहरू पनि म बेच्ने गर्छु त्यो पनि मजाले बिक्री हुने गर्छ कति चाहिँ अब म म प्राय अब हप्तामा एकपल्ट बजारै लाने गर्छु टिपेर अनि त्यहाँबाट म बेच्ने गर्छु अनि कति चाहिँ म गाउँघरमा अब नजिकको वरिपरिको अब साथीहरूलाई बाँड्ने गर्छु उनीहरूलाई दिने गर्छु उनीहरूले पनि अब वर्षदिनको फल है अनि सब्जीहरू म उनीहरूलाई पनि दिने गर्छु कतिलाई प्रायलाई बोलाएर दिने गर्छु कोस् कतिलाई त अब मन ठुलो होइन अब दया लाग्छ माया लाग्छ उनीहरूलाई अनि कतिलाई पुराइदिन्छु अनि उनीहरूले त्यो खाने गर्छ अनि म कति चाहिँ त्यसरी गर्ने गर्छु अब कति धेरै मात्रामा फलेको छ भने म त्यसरी बाँडिदिन्छु कति अब कम्ती मात्रामा फलेको छ भने चाहिँ अब ठिका पनि हुन्छ हामीले अब बजार लानै पर्छ बेच्नको लागि अनि त्यही ठिका पुऱ्याउनु पर्छ अनि कत्ति चाहिँ अब म बाँडिदिन्छु फलफुलहरू यसरी सब्जी भयो करेला भयो इस्कुस भयो अनि विभिन्न प्रकारको फलफुलहरू हुन्छ अम्बक सुन्ताला अनि त्यस्तो हुन्छ सब्जीहरूमा भिन्डीहरू अब टाइम टाइममा हामीले लगाएको हुन्छ अनि त्यसमा चाहिँ हामीले टिपेर कति अब कालेबुङ पनि लाने गर्छ कति अलगढा यसरी लाने गर्छ अनि त्यसमा चाहिँ म टिपेर कति बेच्ने गर्छु कति आफन्तहरूलाई ओरिपरिको छरछिमेकीहरूलाई दिने गर्छु